मलाई यात्रा गर्नु प्रायः प्रायः एक्लै नै मनपर्छ किन भन्दाखेरि एक्लैको कम्पनी नै सबैभन्दा दामी कम्पनी हो भनिन्छ होइन अन्त अब एक्लै एक्लैको कम्पनी चाहिँ राम्रो लाग्छ किन भन्दाखेरि कुनै पनि दुःखहरूमा पनि अब आफू एक्लै हो भने त्यसलाई अब झेल्न सकिन्छ कुनै पनि ठाउँमा गएर केही पनि भयो भने अब एक्सिडेन्ट भन्ने कुराहरू अब केही पनि हुनसक्छ नि त त्यस्तोहरू हुँदाखेरि पनि आफूले एक्लै झेल्न सक्छ कोही बेला पैसा खतम होला कहाँ ट्रेभल गर्दा के गर्दा गर्दा होइन त्यतिखेर छैन भाइ पैसा सुत्ने ठाउँ छैन बस्ने ठाउँ छैन काहीँ पनि बस्ने हो काहीँ पनि केही पनि एक्लै गर्ने हो नि त काहीँ काम खोज्ने हो काम गर्ने हो पैसा थुपार्ने हो अनि लाग्दिने हो फेरि